हाम्रो कालिम्पोङमा चाहिँ सबै जातिहरू बसिन्छ बिहारी माडवाडी मुस्लिम जाति अरू अन्य नेपालीहरू सबैजना छौँ वहाँहरू हामी सपैजनाले नै आफ्नै नेपाली नै भाषा बोलिन्छ यहाँ नानीहरूले पनि नेपाली भाषा बोल्छन् स्कुलमा साथी भाइ सबै नेपालीहरू नै छन् त्यसले गर्दा यो कालिम्पोङमा चाहिँ अरू भाषाहरू बोलिएको छैन सबैले नेपाली नै बोलिन्छ बहिनी यस्तै छ कालिम्पोङमा